दार्जिलिङ जिल्लामा कृषि उत्पादनहरू चाहिँ के के हुन् भन्दाखेरि जस्तै अलैँची खेती तपाईँको अदुवा खेती तपाईँको भन्नुपऱ्यो भने धेरै सागसब्जीहरू हरियापरिया जस्तै सागहरू मूलाहरू यी यी सबका खेतीहरू है र एकदमै सानो स्केलमा आलु उत्पादन पोल्ट्री जस्तै कुखुरा पालन बाख्रा पालन यी सबैहरू मेन दार्जिलिङका कृषि उत्पादनहरूमा आउँदछ र यो यो चाहिँ एकदमै अहिले व्यापक रूपमा हरेक मानिसले घर घरमै गरिरहेको छ